मैले आजभन्दा सात दिनअघि एउटा उपन्यास लगेको थिएँ र त्यो उपन्यासका उपन्यासकार हुनुहुन्छ लैनसिंह बाङ्देल र उपन्यास रहेको छ लङ्गडाको साथी र यो पढी सिद्ध्याएपछि मैले यो उपन्यासबारे आफ्नो केही सोच या विचार यहाँ साझा गर्न गइरहेछु सर्वप्रथम अन्य उपन्यास जस्ता लामा र तननन तन्केका छैन यो उपन्यास यो छोटो उपन्यास रहेको हुनाले एकै बसाइमा पनि सिद्धिन सिद्ध्याउन सकेँ जो मेरो निम्ति मेरो उपलब्धि नै हो किनकि धेरो उपन्यासहरू एकै बसाइमा सिद्ध्याउन मैले सकिरहेको छैन र बाङ्देलका यो उपन्यास लङ्गडाको साथी एकै बसाइमा सिद्ध्याउन पाउँदा यो मैले आफ्नै जीवनमा पनि एउटा उपलब्धि हासिल गरेको अनुभव भएको छ अर्को यसमा प्रयोग गरिएका भाषाशैली यति सहज र यति सजिलो अनि सरल रहेको छ जस्तो कि सामान्य व्यक्तिले पनि अर्थात् साउँ अक्षर मात्र चिनेका व्यक्तिले पाठकले पढे तापनि सजिलैलँग बुझ्नसक्ने र शब्दकोश पल्टाउन नपर्ने खालके शब्दहरूको प्रयोगले यो उपन्यासलाई अझै लोकप्रिय बनाउने यसले सौन्दर्यकरण थपेको छ जस्तो मलाई लागेको छ अर्को यहाँ यो आफै पनि दार्जिलिङभित्रकै कथा भएका कारणले गर्दा यो आज भन्दाको तिस चालिस वर्ष अगाडिको दार्जिलिङको समयमा कस्तो थियो र त्यति बेलाका स्थानहरूको विवरण यहाँ देख्दा र अहिलेमा त्यो विवरणसँग अहिलेको वर्तमान स्थानहरूको दाँजो गर्दा धेरै नै अन्तर पाउन सकिन्छ जस्तो कि एक ठाउँ त्यहाँ लेखिएको छ दार्जिलिङ बजारबाट उकालो हेर्दा माथि क्यापिटल घडी देखिन्थ्यो तर आजभोलि क्यापिटल घडी देखिँदैन त त्यस्ता समय पनि थिएछन् जस्तो कि दार्जिलिङबाटै उकालो हेर्दा घडी देख्न मिल्ने तर अहिले बिल्डिङका थाकैथाकले घडी देख्न मिल्दैन त हामी अझै कति धेरै अघि आइसकेका छौ समयले पछि छाडिरहेको छ अनि विकास विकास भन्दा भन्दै पनि सौन्दर्यकरण भने अथवा सौन्दर्य भने घटिरहेको छ कि जस्तो आभास पनि भएको छ र यो उपन्यास पढिरहँदाखेरि कता कता मनभित्र च्वास्स घोचिरहने यहाँ जो लङ्गडाको विवरण दिएको छ र त्यो विवरणलाई पढिसके पश्चात बजारमा हिँडडुल गर्दा पनि कोही त्यस्तै त्यस्तै मान्छे देख्नगएँ अझ झट्ट लङ्गडाको साथीको त्यो मूलपात्र याद आउँछ जस्तो कि उसलाई उसको विवरणमा बताए बताए अनुसारमा ऊ बाटोमा बस्थ्यो अरू बेला माग्थ्यो र भरपेट खान्थ्यो यहाँ कुकुरको छेउमा बस्थ्यो अनि कुकुर नै उसको साथी थियो र यस्तै कोही भिकारी वा कोही यस्ता असहाय व्यक्ति बजारतिर टोलतिर या बाटातिर देखिहाले मलाई त्यो याद आउँछ लङ्गडाको साथीको मूलपात्र र सायद मलाई लाग्छ उपन्यासको सबल पक्ष पनि यही हो कि यसले घरिघरि सम्झना गराइरहन्छ र भुल्नै चाहेँ पनि यो उपन्यास भुल्न सकिँदैन कारुणिक पक्षमा लेखिएको यस लैनसिंह बाङ्देलको लङ्गडाको साथी उपन्यासको वियोगान्त अन्तले साह्रै मार्मिक बनाएको छ हृदयलाई र यति भनिसक्दा मैले यो उपन्यासलाई धेरै अझै विश्लेषण गरिरहन पर्दैन कि जसो लागेको छ यसोसले यहाँहरूलाई पनि जतिजना हुनुहुन्छ या अन्यलाई पनि मेरो साथीहरूलाई पनि म यो उपन्यास एकचोटि भने अवश्य पढ्नुहोला भनेर सुझाउ दिन चाहन्छु